म खुसी त अब धेरै कुरामा छु होइन अब फर्स्ट त के भन्छु भन्दाखेरि चाहिँ अब म मेरो आमालाई चाहिँ अब आमाले गर्दा चाहिँ यति धेरै खुसी छु किन भन्दाखेरि अब मलाई मेरो आमा बाबाले होइन यति अब यति राम्रो संसार देखाउनुभयो होइन त्यसको लागि म एकदमै अब धन्यवाद गर्नु चहान्छु होइन त्यसको लागि खुसी छु म अनि जब मो साथीहरूसँग घुम्न जान्छु कतै होइन अब पिकनिकहरूतिर अब त्यसै अब कहाँनिर घुम्नुको लागि जान्छु त्यति बेला पनि म खुसी हुन्छु होइन अनि जब चाहिँ अब सबैभन्दा खुसी चाहिँ म किन हुन्छु भन्दाखेरि चाहिँ अब जब चाहिँ अब म मेरो फेमिलीलाई प्राउड फिल गराउँछु होइन त्यसमा पनि म एकदमै खुसी हुन्छु आफूभन्दा पनि बेसी अब जब चाहिँ मेरो मेरो आमा बाबा होइन खुसी भएको देख्छु तब चाहिँ मलाई खुसी लाग्छ होइन अनि के भन्छ सबैभन्दा चाहिँ अब खुसी चाहिँ केमा हुन्छु भन्दाखेरि चाहिँ जब चाहिँ अब मैले मेहनत गरेर होइन मेहनत गरेको फल चाहिँ अब एकदम राम्रो हुन्छ होइन मैले मेहनत गरेर राम्रो पढेर होइन अब फल चाहिँ अब एकदम राम्रो भयो भने होइन त्यसमा चाहिँ म एकदम खुसी हुन्छु हैन अरू त अब खुसी त सबै कुरामा छु तर यति कुरामा चाहिँ अब धेरैभन्दा धेरै खुसी छु